हेलो दाजु बाट बोल्नुभएको हो ए मलाई जुत्ता किन्नु थियो कि दसैँ पनि आउँदैछ अन्त हजुर जुत्ता किन्नु थियो यसो मज्जाको के कसो स्टाइलको नयाँ डिजाइनको जुत्ताहरू के कसो छ तपईकोमा भनिदिनुहोस् न मलाई अलिकति मलाई त अब कपडा चाहिँ त्यो एउटा हुन्छ नि तपाईँको सुएट सुएट के भन्छ नि म्याटेरियल क्या धुँदाखेरि स्वाट्टै जान्छ नि त्यो चाहिँ मन पर्दैन कलर सबै फेड हुँदोरहेछ अन्त अब त्यो एउटा हुन्छ नि तपाईँको ब्रिदेबल खालको नाइकीको आँउछ नि कतिवटा जुत्तामा त्यो कपडाहरू अलिक हल्का जुत्ता के लाउँदाखेरि नि फिल नहुने टाइपको मलाई त्यस्तैहरू मनपर्छ हल्काहरू अब त्यस्तोहरू चाहिँ के हुन्छ यसो लामो टाइमसम्म लाउँदा पनि खुट्टा पनि थाक्दैन हो लाउनु पनि मज्ज आउँछ होइन मलाई एकदम क्याजुयल सु क्याजुयल स्निकर टाइपको हजुर अँ स्निकर सुसहरू स्निकरहरू चाहिएको डल्लै मलाई क्या

मैले त ब्यालेन्सियाको लगाएको थिएँ अन्त नाइकी त अहिलेसम्म ट्राई त गरेको छुइनँ राम्रै हुन्छ है हजुर तर उयो चाहिँ मलाई मनपर्दैन हौ त्यो एयरफोर्स चाहिँ मनपर्दैन मलाई नाइकीको हजुर त्यो साह्रै हजुर हजुर हजुर ए हजुर अँ अँ त्यस्तोहरू चाहिँ ठिक हुन्छ नि मलाई फेरि त्यो साह्रै हाई एङ्कल पनि मनपर्दैन कि फेरि अब त्यसको हिसाबले ड्रेसिङ गर्नुपर्छ अन्त बेसी लो एङ्कल नै लाग्छ मलाई चाहिँ हो त्यसमा चाहिँ यसो ट्र्याकहरू लगायो भने पनि सजिलो हुन्छ नि लो एङ्कल छ होला है नाइकीमा

म चाहिँ नि हजुर म चाहिँ कस्तो लुगा लाउँछु भने अब त्यो तपाईँको ट्र्याकहरू हुन्छ नि पकेट भएको साइड पकेट भएको ट्र्याकहरू भयो हल्का ठिकैको ठिकैको ब्यागी जस्तो फुल्ली ब्यागी हैन ठिकैको ब्यागी अलिक ओबरसाइज टिसर्टहरू हुन्छ नि त्यस्तो लाउँछु र केही तपाईँलाई हुन्छ नि तपाईँको सजेसन केही छ त्यसको लागि नाइकीको लो एङ्कलमा हजुर हजुर अँ अल्फाबाउन्सै हजुर हजुर त्यो अँ मज्जाको लाग्छ त्यसको सोल राम्रो हुन्छ नि ए हजुर हजुर हुन्छ त्यसो भए तपाईँको दोकान चाहिँ कति बजीतिर खोल्छ होला हौ कलर त त्यस्तो चकिलो चाहिँ होइन अब त्यो टाडैबाट हेर्दा देख्छ कि चकिलो कलर चाहिँ होइन अलिक ठिकैको हुन्छ नि आँखामा नलाग्ने टाइपको कलर हुन्छ नि डिसेन्ट कलर्हसरू अब कलर कम्बिनेसन मज्जाको ग्रे वाइट मिक्स भयो होइन अन्त फुल ब्ल्याक पनि चल्छ बरू साइज चाहिँ छ नम्बर हो मेरो हजुर छ नम्बर हो अँ हजुर हजुर हुन्छ म एक काम गर्नुपऱ्यो उसो भए म दोकानै आएर मज्जाले हेर्नुपऱ्यो नि है त्यही बेस्ट हुन्छ होला कति बजीतिर खोल्नु हुन्छ भोलि ए नौमा खोलिन्छ है ए दिनभरि त खोल्नुहुँदोरहेछ हुन्छ म आउँछु नि त दिउँसोतिर कहिले हुन्छ हुन्छ दाजु हुन्छ ल हुन्छ हुन्छ